हेलो विनोद तिमीलाई मैले भनेको थिएँ ड्राइभर पठाइदिनु भनेर आज मेरो उयो थियो जानु पर्थ्यो गेस्टहरू जानु पर्थ्यो तिमीले किन नपठाइदिएको गाडी पठाइदिएको भए हुन्थ्यो नि ड्राइभर पठाइदिएको गाडी पठाइदिएको भए हुन्थ्यो ड्राइभर पनि पठाइदिएको भए हुन्थ्यो नि कस्तो नपठाएको भन त अब यस्तो गऱ्यो भने चाहिँ म अर्को ड्राइभरलाई भन्दी भनै म हुँदैन नि मबाट छै अब टुरिस्टहरू मेरो पर्यटकहरू बिच्किसक्यो अप्ठ्यारो हुन्छ मलाई बिहानै लैजानु भनेर भनेको थिएँ तिमीले अहिलेसम्म आइपुगेको छैनौ फोन गरेँ त्यत्रो फोन पनि उठाउँदैनौ तिमीले कहिले उठाउँछौ फोन भन त फोनै उठाउँदैनौ उठाएको छैनौ एजेन्सीलाई फोन गरेर म यसकोबारे गुनासो पोख्छु है म ल यस्तो गर्नु हुँदैन हेर कत्तिबेर भइसक्यो पर्खेको आएकै छैन त्यो ड्राइभरलाई चाहिँ विनोद भाइ तिमीले चाहिँ पठाइदेऊ है ल त्यति चाहिँ अब उयो गरिदेऊ न पठाउनु चाहिँ पऱ्यो किनभनेदेखि अब हेर बिच्किसक्यो अप्ठ्यारो हुन्छ उनीहरू मेरो पनि डेलीको कस्टमर पेसेन्जर हो अब पेसेन्जरहरू तिम्रो पनि मेरो हो होइन अबो उनीहरू बिच्किसकेको छ र तिमीले जसरी हुन्छ पठाइदेऊ ल पठाउनु चाहिँ पऱ्यो तिमीले त्यो ड्राइभरलाई किनभनेदेखि गेस्टहरू उयो भइसक्यो नभए म ट्राभल एजेन्सीलाई फोन गरेर यस्को उयो म भन्नेछु है ल जसरी पनि पठाउनु पऱ्यो ल भाइ त्यति गर है ल विनोद त्यति चाहिँ तिमीले काइन्डली गरिदेऊ ल